हेलो तपाईँ उयो पाइप फिटिङ गर्ने दाजु बो ए पाइप फिटिङ गर्ने बोल्नु भएको हो ए तपाईँले अस्ति उयो के भन्छ त्यो पाइप बनाइदिनु भएको थियो नि त्यो फिट गर्नु भएको थियो नि त्यो त अन्त फेरि के भयो भयो चुहुने भएछ नि अन्त फेरिदिनु पऱ्यो

कहिले भ्याउनुहुन्छ अन्त तपाईँ चाहिँ ए हजुर हजुर सुन्दैछु त हजुर सुन्दैछु

हिजोदेखि नि बाथरुमको बिग्रिरहेको छ तपाईँ नै आउँदा ठिक हुन्थ्यो होला ए तपाईँ फाल्टो ठाउँ पो जानु भएको छ ए हजुर भोलि फर्किनु हुने है हुन्छ त्यसो भने उयो के भन्छ उयो हुँदैन भने त अब के गर्नु है ए हुन्छ त्यसो भने म अरूलाई भन्छु नि त ल म अरू नै भन्छु नि त त्यसो भने हजुर